हेलो ए रेश्मा बोल्नुभएको नाना सुन्नुहोस न मलाई म रक्सन्दा बोलेको कि पोख्रेबुङबाट अन्त मलाई चाहिँ यहाँ एकजना चिनाजाना चिनाजाना दादाले चाहिँ तपाईँको नम्बर दिनुभएको थियो नि त हो अन्त अब यो अब नेक्स्ट विकमा चाहिँ मेरो दादाको बिहा छ हो अन्त हजुर राम्रो फोटोग्राफर चाहिँ अब तपाईँ छ भनेर चाहिँ अब अलिकति राम अलिकति कम्ती उयोमै गर्छ भनेर चाहिँ सुनेर चाहिँ तपाईँलाई कन्ट्याक्ट गरेको थिए नि त हो हुनुहँदैन होला ए हजुर हजुर लोकेसनहरू चाहिँ कहाँ गर्दा चाहिँ राम्रो हुन्छ होला ए हजुर ए हजुर हजुर हुन्छ हुन्छ अब एक दुइदिनमा भेट्छु नि ल तपाईँलाई भेटेर एकपल्ट मज्जाले बात गरौँ न अन्त कम्फर्म गरौँ न ल त्यतिबेला हुन्छ थ्याङ्कयू हुन्छ हुन्छ